तपाईँ हजुर ए हजुर कहाँबाट बोल्नु भएको कलकत्ता ए यता घुम्नु आउनु हुने पाहाडतिर कुन जग्गा आउनु मन छ तपाईँलाई अँ यो कालिम्पोङ हो कालिम्पोङ आउनु मन छ ए भन्नुहोस कतिजना होला है ए ए यहाँ त एकदम राम्रो राम्रो घुम्ने जग्गाहरू छ

घरकै खाना घरकै खाना पाउनुहुन्छ घुम्ने जग्गा चाहिँ त लाभा कफेर रेली खोलाहरू छ कहिले आउनुहुन्छ होला ए हुन्छ बुक गरिदिइराख्छु भन्नुहोस् ए गा पुरा गाडी छ यहाँ हाम्रै फोन गरेर आउनुहोस् अँ आउनु अघाडि चाहिँ पठाउनु होस् है आधारकार्डहरू डिटेल्स चाहिन्छ यहाँनिर अब त आधारकार्ड बिना यहाँ कही पनि चल्दैन हजुर

मौरीको असली मह पाउनुहुन्छ

तपाईँहरूको त्यो आधारकार्डहरू पठाइदिई हाल्नुहोस् है त्यो चाहिँ चाहिन्छ हामीलाई आधारकार्ड पठाइदिनुहोस् न